परिकारमा प्रयोग गर्ने दुर्लभ असाधारण सामग्री के हुन भन्नले मगज भयो तपाईँको अलैँची भयो तपाईँको ल्वाङ भयो तपाईँको कालो मरिच भयो जसलाई हामी कोक्ताहरूमा बनाएर त्यसलाई मिलाउने कोसिस गर्छौं जस्तै साबुदाना जसमा साबुदाना माछाको लागि प्रयोग गर्छौँ यसकारण दुर्लभ र असाधारण सामग्री नै यी चिजलाई नै हामी भन्छौँ